मैले चाहिँ अब यसो तपाईँको भन्दाखेरि त्यस्तो उयोहरू त मलाई उयो याद छैन है तर पनि अब हाम्रो एउटा गाउँमा चाहिँ एकजना के भन्छ मेरो चाहिँ अब मामा हो है ऊ मामा चाहिँ नाडोङ भुटिया ऊ चाहिँ एउटा फुटबल प्लेयर हो है ऊ चाहिँ अब राम्रोसँगले खेलेर फुटबलमा है अब ऊ चाहिँ कता कता पर टाढो टाढो पनि गएको कलकत्ता चेन्नईहरूतिर पनि गएर राम्रो फुटबलहरू खेलेर चाहिँ अब अहिले चाहिँ उसले आफ्नै एकेडेमी खोलेको छ है नाडोङ भुटिया फुटबल एकेडेमी भनेर खोलेर उसको अब अहिले सिलगढीमा पनि छ अब यता कालिम्पोङमा पनि छ है र अब हाम्रो यो कालिम्पोङमा चाहिँ स्कुलहरूमा पनि तपाईँको यो फुटबलहरू पनि हुन्छ अरू तपाईँको स्पोर्टसहरू पनि हुन्छ रनिङहरू पनि हुन्छ है राम्रो छ